भन्नुपर्दा चलचित्र र सङ्गीत हाम्रो भारतमा धनी छ किनकि हाम्रो भारतमा विभिन्न किसिमको कथा काहानी झल्किएको छ चलचित्रहरू छन् भने सङ्गीतमा पनि विभिन्न प्रकारको सङ्गीतहरू सुनाउन सकिन्छ मलाई एडभेन्चरस मुभिहरू हेर्न खुबै चासो लाग्छ अनि मलाई सबैभन्दा मन पर्ने अभिनेता आयुष्मान खुराना अनि अभिनेत्री चाहिँ कृति स्यानोन हो मलाई सबैभन्दा मन पर्ने गाना चलचित्र रकस्टारको सबै गीतहरू मनपर्छ अनि मेरो मन पर्ने गायक अरिजित सिंह हो उसको बारेमा भन्नुपर्दा हरेक किसिमको गाना गाउनुसक्छ अनि सबै अभिनेताहरूसित उसको अवाज सुट गरिन्छ जब पनि म फ्री हुन्छु अरिजित सिंहको गानाहरू सुन्ने गर्छु